हिन्दी इङ्लिस बङ्गला नेपाली उर्दू होइन अन्त निक्कै भाषाहरू छ जो विभिन्न देशमा आफ्नो आफ्नो भाषा ल्याएर बोल्छ होइन तर अब इङ्लिस भनेपछि ग्लोबल ल्याङ्ग्वेज युरोपबाट आएको होइन त्यसमा त्यसमा गो हामी नेपाली स्कुलमा पढ्छौँ इङ्लिस पढ्छौँ होइन अन्त अब इङ्लिस अब इङ्लिसले गर्दाफेरि चाहिँ हामीलाई निक्कै सुबिस्ता हुन्छ किनभने इङ्लिस अलिक सजिलो ल्याङ्ग्वेज पनि हो यो चाहिँ हामीले जहाँ पनि अब युज गर्दा हुन्छ जो जोसको जुन चाहिँ ठाउँमा गएर हामीले इङ्लिस बोल्यो भने इङ्लिस नबुझ्ने कोहि हुँदैन किनभने इङ्लिस ग्लोबल ल्याङ्ग्वेज हो त्यसै कारणले गर्दाफेरि अब हामीले इङ्लिस बोल्नु सक्यो भने चाहिँ अब हामीलाई धेरै राम्रो हुन्छ त्यसै कारण हामी स्कुलमा पनि इङ्लिसको बुकहरू आउँछ सबै इङ्लिसमा आउँछ जस्तै न्युजहरू पनि भयो इङ्लिसमा आउँछ हिन्दीमा आउँछ बङ्गलामा आउँछ होइन तर इङ्लिस चाहिँ हामीले इङ्लिस चाहिँ अब हाम्रो लागि इम्पोर्टेन्ट नै हो भनौँ होइन अन्त अब हामीले इङ्लिसमै सबै कुरा गर्छौँ अन्त इङ अब इङ्लिसमा अब इङ्लिस छ भने अब जान्दछौ भने चाहिँ हाम्रो लागि राम्रो कुरा हो किनभने हामी अरूको देशमा गएर पनि हामी अब बराबरी उयो बस्न सक्छौँ अब आफूले इङ्लिस जान्दछौँ भने त अब हामी राम्ररी बोलेर सोधेर केही कुछ पनि गर्न सक्छौँ होइन त्यसै कारण अब भाषाहरू बो भाषाहरू हामीले विभिन्न प्रकारको भाषाहरू सुन्नु पाउँछौँ होइन अन्त हामीलाई त्यो भाषाहरू आयो भने त्यो निक्कै राम्रो कुरा हो तर अब हामीले इङ्लिस पनि इङ्लिस मात्रै बोल्यो भने पनि हाम्रो लागि काफी हुन्छ तर अब यो भाषाहरू विभिन्न प्रकारहरू भाषाहरू छ जुन चाहिँ अब विभिन्न प्रकारको देशमा गएर बोल्नु पाउँछ बोल्नु सक्छ हामीले होइन